मलाई खास गरी अहिले एस्तो खाना खाना अत्ति नै मन पर्छ बहुत पहिलादेखि नै हो म यो खाना चाहिँ आफै खुदै पनि बनाउँछु र तपाईँको यो मलाई खिर हरेक प्रकारको मसला त्यसमा अलैँचीहरू त्यसमा नरिवलहरू त्यसमा लाएर ए काजु किसमिस भन्नेहरू र मिठो मिठो बनाउनुको लागि चाहिँ म खिर मेरो भारतीय एकदमै भोजन भने पनि प्रसाद भने पनि त्यही हो